पन्ध्र डिसम्बर उन्नाइस सय त्रिसट्ठी नौ पाँच दुई हजार पन्ध्र सोह्र एक उन्नाइस सय छत्तिस बाह्र

दुई हजार छ पन्ध्र अगस्ट उन्नाइस सय सैँतालिस